हजुर ए हजुर त्यही त घुम्नु त आउनु भनेको हो बाटो चाहिँ पुरा बिग्रेको छ ए गाडीहरू अन्त अलिक अलिक चल्दैन ए हो हजुर हजुर त्यही त है हजुर हजुर हिँड्नु त हिँडेको छुइनँ हो हजुर साथीहरू छ नि अनि अर्को बाटो चाहिँ छैन अनि जाने हजुर हजुर ए हजुर हजुर ए हजुर हजुर त्यही त अब के के है जानु हजुर ए हजुर त्यही त जानु त जानु पर्ने थियो हो अब खोइ अब है त्यही त अब त्यस्तो रहेछ है घुम्नु दार्जिलिङ हजुर हजुर हजुर हजुर त्यही त है अब खोइ अब जानु त जानु पर्ने थियो हो दार्जिलिङ खोइ अब बाटो त्यस्तो रहेछ हो है त्यस्तो बाटो अब जानु पनि पहिरोहरू गयो भने है हजुर ए हजुर हुन्छ हजुर ए हुन्छ अलिक राम्रो बाटोहरू भए पछि चाहिँ कल गर्नु होस् न ल आऊ हजुर